टिकट सिक्का ढुङ्गाहरू जम्मा गर्ने काम चाहिँ मैले गरेको छुइनँ त्यो मेरो हबी पनि होइन अनि मलाई त्यसमा कुनै इन्ट्रेस्ट पनि छैन त्यो कारणले मैले यो काम अहिले गरेको छुइनँ